दाजु मैले तपाईँको रेस्टुरेन्टबाट बटर चिकन र नानको अर्डर गरेको थिएँ तर मैले प्लेन नान र पनिर रिसिभ गरेँ किन मलाई गलत उयो पठाइदिनु भयो अर्डर पठाइदिनु भयो म क्यान्सल गर्न चाहन्छु